बाग्राकोट राम्रो जग्गा छ यहाँ प्रोग्राम हुन्छ इन्द्र भवनमा बिहा हुन्छ हामीले केहीको दुख छैन गाडी अटोहरू हामीले पाउँछौँ अस्पतालहरू पनि हाम्रो लागि छ सब्जीहरू पनि हाम्रो लागि छ रासनपानी सबै थोक हामीले सबै थोक राम्रो जग्गा छ हामीलाई मन पर्छ हामी बसेको जग्गा हो सानैदेखि बसियो बनमारा ढाँटेघारीहरू ब फाँडेर बसेको छौँ अहिले बजार भएको छ पहिला बिजुली बत्ती थिएन बिजुली बत्ती पनि आयो पानीको दुःख थियो पानी पनि आयो हामीलाई सबै कुराको सुख छ बजार ठुलो बजार जान पर्दैन यहाँ पनि ठुलो बजार लाग्छ यहाँका मान्छेहरू सबै राम्रा राम्रा छन् बुद्धिजीवी तल छन् गोर्खे चौरमा गोली लाग्छ चायड्रम चायड्रम बजाएर मजाले गोली टिकट काटेर जानुपर्छ हेर्न गोली लाग्छ खेला तमासा हुन्छ ठुलो ग्राउन्ड छ हाम्रो टाढा हामीले जानु पर्दैन हामीलाई बहुत सजिलो छ हामीले त्यति साह्रो समाजमा दुःख छैन त्यतिकै अब जानेले चाहिँ सुखै छ नजानेलाई त अब घरमा बस्दा त केही देखिँदैन मेरो अब उहिलेको मान्छे लेखापढी छैन हामी त केही पनि जान्दैनौँ तर हामीलाई सबै कुराको सुविस्ता छ यहाँ दुःख चाहिँ छैन